जस्तैै अब हाम्रो यो हाम्रो यो जग्गाबाट चाहिँ तपाईँको सबसे भन्दा छेउको हिमाल चाहिँ तपाईँको कञ्चनजङ्गा हो अनि कञ्चनजङ्गा तपाईँको हामीले यहाँबाट चाहिँ खालि हेरेर भ्यु हेरेर अलिक डाँडामा गएर भ्यु हेरेर मात्रै मजा लिन सकिन्छ पाइन्छ हो अनि तपाईँको यहाँबाट हाम्रो जुन चाहिँ जग्गा छ यहाँबाट चाहिँ धेरै निकै नै टाढो नै हो कञ्चनजङ्गा जुन चाहिँ चाहिँ अब सिक्किम सिक्किम भएर एउटा स्टेट भएर चाहिँ हामी छिर्नुपर्छ हो अब त्यहाँनिर तपाईँको धेरै मान्छेहरू आउँछ त्यहाँनिर उत्यो गर्नु फोटो खिच्नु भयो एउटा हिमालमा उत्यो गर्नु भयो होइन त्यस्तो प्रकारले थोरै आउँछ